कार्य बुझ्नुहोस् कि मेरो अर्डर डेलिभर हुन कति समय लाग्छ परिदृष्य तपाईँले खानाका लागि अर्डर गर्नुभएको छ र त्यो आउनका लागि उत्सुकतापूर्वक पर्खिरहनुभएको छ तपाईँ के जान्न चाहनुहुन्छ भने तपाईँको अर्डर डेलिभर हुनका लागि कति लामो समय लाग्छ तपाईँले एप पे वा वेबसाइट खोल्नुहोस् र डेलिभरको अनुमानित समय थाहा गर्नुहोस्